खास मेरो जन्म चाहिँ रचेलामा भएको रहेछ हो त्यहाँदेखि आएर लाभामा केही वर्ष बसेछु त्यहाँदेखि आएर चाहिँ यहाँ दार्जिलिङको मन्सोङ कमानको साङ्छे डिभिजनमा आएर बसोबासो गरेछु र म यहीँ नै प्राथमिक शिक्षाहरू यहीँ हासिल गरेँ त्यहाँदेखि मन्सोङ हई स्कुलमा गएर क्लास आठ आठौँ श्रेणीसम्म कक्षा अध् अध्ययन गरेँ त्यसपछि आएर घरमै बसे र पछिबाट चाहिँ कमानमा सिन्कोना डिर्पाटमा काममा लागे काममा लागेर लेबरमा काम गरेँ त्यहाँदेखि काम गर्दा गर्दा यता सुपरभाइजरमा प्रमोसन पाएँ त्यहाँदेखि सुपरभाइजर गर्दा गर्दा अलिक अप टू डेट हुँदै गएँ त्यहाँ लास्टमा म जति बेला चाहिँ अब एजुकेसन यहाँ कम्ती थियो त्यति बेला चाहिँ मलाई अफिसमा पनि नि केही समय काम लगायो डिभिजन अफिसमा म त्यहाँ प्राय बिस छब्बिस वर्ष लेबरको रोजमा काम गरेँ त्यहीँ नै मलाई अप्ग्रेटहरू पनि गरायो र पछि लास्टमा चाहिँ म मन्सीको पोस्ट दिएर त्यसमै म रिटायर भएर अहिले घरमा रिटायर जीवन बिताइरहेको छु